चालक ज्यू सुन्नुहोस् त म एनजिपिबाट स्यालदा स्टेसनसम्म रेल मार्ग भएर आए र यहाँबाट अब सडक मार्ग हुँदै म दमदम विमान स्थल जानु छ र यसरी यात्राको क्रममा स्यालदा रेलवे स्टेसनदेखि दमदम विमान स्थलसम्म पुग्न अनुमानित कति समय लाग्ला किनभने जुन हिसाबले यी हेइवेहरूमा मर्मती कार्य चलिरहेको छ यस निश्चय पनि यसले मेरो यात्रा विलम्ब गर्ने छ यसर्थ अनुमानित समय मलाई बताइदिए मैले आफ्नो फ्लाइट समयमा पक्रनु सक्नेछु